मैले अनलाइनबाट एउटा हुडी मगाएको थिएँ र त्यो चाहिँ एकदम ब्याड क्वालिटी आयो किनकि धुँदाखेरि रङ्ग जाने लगाएर कहाँ कहाँ जाँदाखेरि भुवा उड्ने है र मैले चाहिँ अहिले चाहिँ बुझेँ कि अनलाइनबाट पनि सामानहरू यस्तो आउँदो रहेछ सबै चिज राम्रो चाहिँ आउँदैन रहेछ कसै त्यस्तो नराम्रो पनि आउँदो रहेछ है आँखाले देखेको जस्तो हुँदैन रहेछ र आबोदेखि चाहिँ अलिक म सतर्क भएँ है किनकि अनलाइनबाट अलिक ब्याड क्वालिटी पनि आउँदो रहेछ र अबदेखि चाहिँ म जति सक्दो चाहिँ अफलाइनै किन्छु